म बाख्राकोटमा बस्छु र यहाँनिर धेरै धेरै धर्म धर्म धर्मपन्थी हरू छ धेरै किसिमका धर्मका मान्छेहरू छन् जस्तै हिन्दू मुस्लिम क्रिस्चियन बुद्धिजम र हिन्दू धर्ममा चाहिँ हिन्दू धर्म चाहिँ हिन्दू धर्ममा चाहिँ हाम्रो रामायण गीता महाभारत वेदहरू छ वेदहरू पनि चार किसिमको छ ऋगवेद अझै ऋगवेद कुनि के वेद वेदहरूको नाम चाहिँ चार किसिमका हुन्छ र त्यहाँदेखि मुस्लिम मुस्लिम्सहरूको मुस्लिम्सहरूको कुरान पढ्छ वहाँहरूले क्रिस्चियनमा पनि बाइबल पढ्छ वहाँहरूले बाइबल पनि दुई किसिमका छ ओल्ड टेस्टामेन्ट र न्यु टेस्टामेन्ट अनि बुद्धिजमहरू सबै बुद्धिजमहरूको बुद्धिजमहरूले आफ्नो ऊ यो पढ्छन् अनि धेरै किसिमकाहरू यहाँनिर बाख्राकोटमा पनि ऊ यो के रे धार मान्छेहरूको छन्